यदि ब्याङ्कमा मलाई कुनै समस्या भएमा म गुनासो गर्न त मेरो परिवारलाई गुनासो गरेर हुँदैन म पहिलोचोटि त म ब्याङ्कमा जान्छु र त्यहाँ गएर म ब्याङ्कको म्यानेजरसँग बात गर्छु यदि त्यो कुनै समस्या अझ त्यो सिरियस अवस्थामा छ या फिर आज त्यो समस्या धेरै गम्भीर अवस्थामा छ है जस्तै मानिलिउँ या मेरो पैसा मेरोबाट धेरै मात्रामा क्रेडिट काटिएको छ भने चाहिँ है आज म ब्याङ्कमा सिधै गएर म म्यानेजरसँग बात गर्ने गर्छु र अझ कतिवटा कुराहरू उनीहरूले सल्भ पनि गरिदिने गर्छ र रह्यो अझ ब्याङ्क कर्मचारूहरूसँगको अनुभव अहिलेसम्मको अहिलेसम्मको घडीमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जुन यो सरकारी जब गर्ने सरकारी ब्याङ्क गभर्मेन्ट जब गर्ने गभर्मेन्ट जग्गाको हुन्छ जसमा कि एसबिआई भयो एसबिआई ब्याङ्क यिनीहरूसँग चाहिँ के प्रब्लम हुन्छ भन्दाखेरि चाहिँ सायद त्यो मैले मात्रै फिल गरेको होइन होला सायद धेरै मानिसहरूले पनि त्यसलाई अनुभव गरेको हुनसक्छ है यसको के हुन्छ भन्दाखेरि चाहिँ धेरै प्रकारको असुविधा चाहिँ त्यहाँ के हुन्छ भन्दाखेरि सबै कुरा ठिकै छ किनकि अहिले यो जमाना ट्वेन्टी फर्स्ट सेन्चुरी जमाना आइसकेको छ है अहिलेको यस्तो जमाना चाहिँ हामी पनि हो टेक्नोलोजीसँगै हामी चल्नुपर्छ है संसारले वर्ल्डले जे नयाँ कुराहरू ल्याउँछ हामी त्यो सँगसँगै आधुनिक कुराहरूसँग नै हामी अघि बढेरै जानुपर्छ तर पनि अलिकति के हुन्छ भन्दाखेरि चाहिँ है अझ हामीहरू त कतिजना एडुकेटेड हुन्छौँ है हामीले एजुकेसन लिएका हुन्छौँ हामीलाई सबै कुरा थाहा हुन्छ किनकि हामी दामी दामी फोन चलाउने टच फोन चलाउने है हामी हो हामीलाई सबै प्रोसिडियुरहरू थाहा हुन्छ कसरी के गर्नुपर्ने कहाँ जाँदाखेरि के गर्नुपर्ने अब नर्मली हामीले एउटा यो ब्याङ्क एकाउन्ट खोल्ने कुरालाई लिएर हेऱ्यौँ भने पनि है हामीलाई त्यो प्रोसिडियुर थाहा हुन्छ कुन चाहिँ कति नम्बरमा गएर हामीले त्यो ब्याङ्क एकाउन्ट खोल्ने फर्म निकाल्नु पर्ने त्यो फर्मलाई कहाँ कहाँ भर्न पर्ने र कसरी भरेर कसलाई बुझाउन पर्ने त्यो बुझाइसके बापत हामीले हाम्रो पेन कार्ड आधार कार्ड हाम्रो डक्युमेन्ट जति पनि छ हामीले त्यो कसलाई दिनपर्ने र कसरी गर्नुपर्ने त्यो सबै प्रोसिडियुर हामीलाई थाहा हुन्छ तर प्रब्लम कहाँ हुन्छ भने जब कुनै पनि नपढेको व्यक्तिहरू त्यो ब्याङ्कमा जाने काम गर्छ जान्छ सबै कुरो टेक्नोलोजीले भएको कारणले गर्दाखेरि त्यहाँको मेन कर्मचारीहरू चाहिँ उनीहरू आफ्नो आफ्नो काममा व्यस्त हुन्छन् उनीहरूले आफ्नो क्लाइन्ट या कास्टमारलाई डिल गर्न भ्याउँदैन तर त्यो मान्छेहरू जोहरू चाहिँ नपढेको हुन्छ उनीहरूलाई त हामीले आफ्नो आफ्नो भाषामा सम्झाएर उनीहरूलाई बुझाएर गराउन पर्छ अनि कतिवटा ब्याङ्कहरूमा चाहिँ के प्रब्लम भएको छ भने उनीहरू चाहिँ झर्को मान्छ जब हामी कुनै कुरा बुझ्दैनौँ त्यतिबेला बुझाउनमा उनीहरूलाई एकदमै दिक्कत हुन्छ उनीहरूलाई गाह्रो लाग्छ अनि कतिवटा ब्याङ्कहरूमा चाहिँ मैले यही अनुभव गरेको छु कि धेरैचोटि चाहिँ धेरै है त्यो ब्याङ्कहरूमा चाहिँ एकदमै हरेक चोटि टेक्नोलोजी आयो नयाँ कुराहरू आयो भन्दैमा हामी त्यही कुरामा चल्नुपर्छ भन्ने होइन कतिवटा कुराहरू हाम्रो सुविस्ताको लागि पनि राख्नुपर्ने कुराहरू हुन्छ अनि अहिलेसम्म धेरै प्रकारको त्यस्तो जस्तै एचडिएफसी एक्सिस ब्याङ्कहरूतिर भयो यस्तो ब्याङ्कहरूमा त मैले आज पाउने मद्दत त मैले पाइरहेको छु है अझ कतिचोटि म बिजी हुन्छु मलाई केही कुराको जरुरत पऱ्यो भने पनि म फोनमार्फत उनीहरूलाई कन्टेक्ट गरेर मेरो अकाउन्टमा यस्तो यस्तो भएको छ तपाईँहरूले चेक गरिदिनुहोस् भनेर पनि आज मद्दत मैले पाइरहेको छु